म भुपेन छेत्री है रम्बुक चनावानधुरा निवासी श्री बिजुले छेत्रीको ज्येष्ठ सुपुत्र र म रम्बुक सिडर्समा कार्यरत चिया बगानमा कार्यरत एकजना कर्मचारी र म अब राजनैतिकदेखि लिएर खेलकुद र सामाजिक सेवामा अब एकदमै सक्रिय रूपमा अगाडि निक्लिएको छु है निक्लिएर अब आफू च्वा अहिले पैँतालिस वर्षको उमेर पार गरिसकेको छ र सँगसँगै मलाई अब राजनैतिक एउटा सत् चेतनाको एउटा सचेतकको रूपमा पनि एउटा काम गर्न मलाई एउटा राजनीतिक कार्यकर्ताको रूपमा काम गर्नु मलाई एकदमै मजा आदि लाग्छ र त्यसमध्ये अब सबैभन्दा ठुलो कुरो चाहिँ अब मलाई चिया बगानको मजदुरहरू माथि नै अब सबभन्दा राजनीतिक भएकोले गर्दाखेरि उनीहरूको गाँस बास कपासमाथि अब धेरैवटा अध्ययन र धेरैवटा सङ्घर्षहरू गर्दै आ आइरहेकै छु र अब म विद्यार्थी जीवनदेखि नै गेम्स प्रति एकदमै रुचि राख्ने हुनाले गर्दाखेरि मलाई अब फुटबल मेरो एकदमै लोकप्रिय गेम खेल नै अब फुटबल रहेकोले गर्दाखेरि अब मलाई फुटबल खेलाडिको रूपमा पनि अब धेरै साथीहरूले चिन्नुहुन्छ र विशेष त मलाई अब चियाबारी मजदुरहरूको एकजाना कार्यकर्ताको रूपमा म एकदमै समाजिकदेखि लिएर अब यो दार्जिलिङ पाहाडको राजनैतिक इतिहासमा नै एउटा स्थापित रहेको छु र सबभन्दा ठुलो कुरो चाहिँ अब दार्जिलिङ क्षेत्रमा अब प्राय जसो मलाई नचिन्ने सायदै पनि अब एकदमै कम्ती होलान है धेर थोरले नै मलाई अब मेरो धेर थोर साथीहरूसँग नै मेरो परिचय आदान प्रदान भइसकेको छ र अब सबभन्दा ठुलो कुरो मेरो व्यवसायिक हिसाबमा चाहिँ अब मलाई चाहिँ एकदमै कृषि कृषि क्षेत्रमा काम गर्न चाहिँ मलाई एकदमै रुचि लाग्ने हुनाले गर्दाखेरि अब मेरो व्यवसाय मेरो एकदम कुनै व्यवसाय नभएर म चाहिँ अब कृषि क्षेत्रमा नै फ घरकै आफ्नै अब कृषि कार्य अब मेरो छ र त्यो कृषिमा नै म प्राय प्राय मेरो समय व्यतीत गर्छु र मलाई अब घरपरिवार सँगसँगै अब मलाई चाहिँ अब एकदमै कुकुर पाल्नु चाहिँ अब मलाई मेरो अब हाबी भएकोले गर्दाखेरि म अब मलाई चाहिँ राम्रो राम्रो जातको कुकुरहरूसँग है अब खेल्नु अब कुकुरहरूलाई खेलाउनु उनीहरूलाई कतिवटा ट्रेन्डहरू गराउनु मलाई त्यो एकदमै मेरो त्यो हाबी छ र सँगसँगै अब मेरो विशेष चाहिँ मलाई मै अब त्यो कृषि त्यो योसँग भन्दा पनि मलाई अब मेरो धेर थोर साथीहरू बनाएर साथीहरूको सम्पर्कमा साथीहरूको दु ख सुखमा एकदमै समय व्यतीत गर्नुपाउँदा नै मलाई चाहिँ एकदमै मेरो एउटा सन्तुष्टि लाग्छ